बैनी तपाईँको परिवारमा चाहिँ कतिजना परिवारहरू हुनुहुन्छ फ्यामिलीहरू है अनि उहाँहरूले चाहिँ के के पेसाहरू अप्नाउनुभएको छ मलाई अलिकति बताइदिनु होस् न मेरो परिवार भनौँ भने मेरो माइतमा चाहिँ मेरो आमा आप्पा दुईजना आनीहरू हुनुहुन्छ र मेरो दुईजना दाजुहरू र एकजना नाना हुनुहुन्छ उहाँहरू चाहिँ मेरो आप्पा र आमा चाहिँ अहिले धेरै बुढो हुनुभएको छ धेरै एज भएकोले गर्दाखेरि उहाँहरूले चाहिँ त्यति साह्रो सक्नुहुँदैन कामहरू गर्नु घरमै बस्नुहुन्छ अनि मेरो दुईजना आनीहरू पनि घरमै हुनुहुन्छ आप्पाआमाको साथमा र मेरो ठुलो दाजु यहीँ कालिम्पोङमा ब्लक अफिसमा गर्नुहुन्छ र मेरो सानो दाजु सिलगढीमा हुनुहुन्छ अनि मेरो दिदी यहाँ कालिम्पोङमै बस्नुहुन्छ नानीहरूसँग र मेरो वहाँ ससुरालीपट्टिकोले यो ससुरालीपट्टिको भन्दाखेरि चाहिँ मेरो ससुरालीमा मेरो बहिनी ज्वाइँ अनि मेरो सासू मात्रै हुनुहुन्छ ससु मेरो ससुरा बित्नुभएको दुई वर्ष हुनुभयो र मेरो हसबेन्ड चाहिँ अहिले बेङ्गलोरमा हुनुहुन्छ उहाँ वहीँनिर जब गर्नुहुँदैछ बेङ्गलोरमै र मेरो ससुरालीमा चाहिँ मेरो सासु र मेरो बहिनी ज्वाइँ चाहिँ घरमा बस्नुहुन्छ र म चाहिँ यहाँ कालिम्पोङमा नानीको स्कुलको लागि नानीको स्कुलको छेउमा म रुम भाडामा लिएर बसेको छु